नमस्ते उ अहिले घरमै त हो सम्धिनीज्यू म अहिले यतै घरमा बाख्राहरू छोडी रहेको छु बाख्राहरू हजुर ठिकै छ त अहिले अन्त तपाईँहरू के गर्नु हुँदैछ ए अहिले त गरम त हजुर गरम त अहिले त पुरा छ नि अन्त ए अन्त छोरी जुवाई कस्तो हुनुहुन्छ ए हजुर जुवाई त ड्युटीतिरै होला

ए अन्त नानीहरू त स्कुलतिर होला ए समरको छुट्टी पनि हुनु आँट्यो है अब त समरको समरको छुट्टीमा चाहिँ पठाइदिनुहोस् है नाता नाति साह्रै हेर्न मन लाग्दै छ हौ ए हजर यसो पठाइदिनुहोस् न भेटघाट पनि हुने हो अँ अँ छुट्टीकै बेलामा त हो अरू बेला त आउनु पाउँदैन हो जुवाई पनि ड्युटी नानीहरू स्कुल हजुर हजुर त्यही त हो हजुर ए हजुर अब छुट्टीमा चाहिँ पठाइदिनुहोस् न ल यसो भेटघाट हुन्छ हुन्छ सम्धिनीज्यू राखेँ है ए हजुर हजुर ठिकै छ ठिकै छ त हुन्छ राखेँ ल सम्धिनी हुन्छ